हेलो साथी मलाई त्यो पहिला त्यो होटलमा म खाना खान्थेँ त्यहाँनिर चाहिँ अलिक खानाहरू बासी बासी भेट्टाएको जस्तो लाग्यो अनि त्यो अर्को होटल छ नि त्यो होटलमा चाहिँ कस्तो खानाहरू पाउँछ तिमीलाई त थाहा होला नि पहिलाको होटलमा त अब एकदमै बासी खानाहरू दिएको जस्तो लाग्यो अनि अलिक फोहोरमैला जस्तो पनि लाग्यो अन्त मैले खान छोडिदिएँ त्यो त्यहाँको एउटा सानो यतापट्टिको होटल छ नि त्यहाँनिर चाहिँ कस्तो छ साफसफाइहरू छ कि छैन खानाहरू टेस्टी पाउँछ कि पाउँदैन भनेर सोधेको साथी अनि म पनि राम्रो छ भने त्यहाँ टेस्टी खानाहरू राम्रो पाउँछ भनेदेखि म पनि मगाऊँ भनेको साथी मलाई अलिकति कल गर्नु नि म त्यहीँबाट खाना मगाउँछु भनेको अनि राम्रो लाग्यो भनेदेखि म त्यहीँबाट सधैँ नै म खाना मगाउने गर्छु